आधुनिक विश्वमा नेपाली भाषाले कस्ता चुनौतीहरूको सामना गर्न परिरहेको छ भने अहिले हामी हाम्रो त त्यो मातृ भाषा नेपाली हो है हामीले यो ठाउँमा त नेपाली मजाले बोल्न सक्छौँ तर हामी बाहिरतिर जाँदाखेरि हामीले नेपाली बोल्दाखेरि अरूले नबुजिदिँदा हामीलाई पनि दुःख लाग्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो नेपाली भाषा चाहिँ हामीले यहाँ मात्रै होइन तर बाहिरतिर पनि हामीले यो नेपाली भाषाको जुन चाहिँ डाटा कलेक्सन गर्नु हुँदैछ यसको लागि चाहिँ एकदमै राम्रो तपाईँले यो माद्यम चुन्नुभएको छ यसले गर्दा चाहिँ हामीले भविष्यमा गएर चाहिँ यो नेपाली भाषाको हामीले चुनौतीहरूको सामना गर्नु पर्दैन जस्तो चाहिँ मलाई लागेको छ